हाम्रो क्षेत्र हाम्रो नेपाली क्षेत्रको यो गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिसट्रेसन क्षेत्रको लोक गीतहरू भन्नु पर्दा चाहिँ छ लाहनाले जुरायो कि आकाशैको कालो बादल अन्त माथि माथि सैलुङ्गेमा होइन त्यसमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ

यो गीतले चाहिँ के जनाउँछ भन्दाखेरि चाहिँ हामी हाम्रो जिन्दगी चाहिँ एउटा छाँया जस्तै हो अहिले छ अब अलिक हामीले हामी मरे पछि लुप्त हुन्छ यस बारे चाहिँ यो गीत हाम्रो लोक गीतले चाहिँ बताउँछ आकाशैको कालो बादल